अब है हाम्रो चाहिँ अब राज्यको है अब जुन चाहिँ अब न्युज च्यानल है अब आउनेहरू छ जस्तो कि न्युज च्यानलहरू भयो है त्यसले चाहिँ अब हामीलाई चाहिँ कसरी चाहिँ अब अब एकदम योगदान पुऱ्याइरहेको छ भन्दाखेरि चाहिँ अब जस्तो कि अब एउटा जुनै अब एउटा अब कहाँ अब एउटा जग्गामा एउटा घटना भयो भने अब त्यहाँनिर चाहिँ को पुग्छ भने चाहिँ फर्स्ट चाहिँ अब त्यहाँनिर चाहिँ अब एकदम न्युज च्यानलकोहरू पुग्छ जर्नलिस्टहरू पुग्छ है त्यहाँ तिनीहरूले चाहिँ अब एकदम अब सही खबर है सही खबर अब त्यहाँनिर कहाँनिर के भइरहेको छ है त्यो सबै अब घटनाहरू चाहिँ हामी अब घरमा बसी बसी पनि अब सुन्न सक्छौँ हेर्नु सक्छौँ है यसरी चाहिँ अब हामीलाई चाहिँ चाहिँ न्युज च्यानलहरूबाट चाहिँ अब यस्तो खाल्के योगदानहरू है पाइराको छौँ जहाँनिर चाहिँ अब हामीले नै अब घरमै बसेर पनि अब सबै है अब सबै दु सारा दुनियाँनै अब हेर्न सक्छौँ अब जस्तो कि तिनीहरूले चाहिँ अब त्यसरी नै अब तिनीहरूले आफ्नो चाहिँ रोजगारी है पैसाहरू कमाइरहेको छ है र अब पछाडि अब त्यहाँदेखिको भयो जस्तो कि अब अब मिडियाको चाहिँ अब प्रगति कारण चाहिँ अब तिनीहरूले चाहिँ कसरी चाहिँ पैसा कमाइरहेको छ भन्दाखेरि चाहिँ अब फर्स्ट सुरु चाहिँ अब चाहिँ मास कमुनिकेसन्स अब पढेर है नत्र भने अब एडिटर भएर एडिटर भएर अब जहाँनिर चाहिँ जर्नलिस्ट भएर गएर चाहिँ जर्नलिस्ट भएर गएर त्यहाँदेखिको अब जसले आफूले लेखेको है अब लेखेको चाहिँ न्युज चाहिँ अब अरूलाई सेल गरेर है बिक्री गराएर अब एडिटर भएर हौ त्यसरी चाहिँ अब हाम्रो के भन्छ अब है मिडियाहरूको मिडियाहरूको अब मिडियाहरूले चाहिँ आफनो अब रोजगारी चाहिँ यसरी नै अब चलाइरहेको छ